अब यो प्रश्नको एन्सर दिनु पर्दा चाहिँ है अब पर्यटकहरूले चाहिँ अब पश्चिम बङ्गालमा चाहिँ पश्चिम बङ्गाल मेनली चाहिँ अब दार्जिलिङ एरिया भयो जुन अब दार्जिलिङको छेउ छाउको जगाहरू छ त्यतातिर चाहिँ अब के गर्न सकिन्छ भन्दा चाहिँ अब मेन त अब सन्दकपु अब ट्रेकिङ एरिया हो जुन ट्रेकिङ एरिया हो यो चाहिँ एकदम हायर अल्टिच्युट हो अब हाम्रो यो एरियाको सब से हायर अल्टिच्युड नै सन्दकपु होला त्यहाँ गएर अब दे केन ट्रेक है अनि अब त्यो राफ्टिङहरूको लागि बोटिङहरूको लागि चाहिँ सिलगडीमा उयो सूर्य सेन पार्क भित्र सानो गरेर बोटिङ छ त्यहाँ गएर गर्दा हुन्छ अनि कलकत्ताको इको पार्कमा पनि त्यहाँनेर बोटिङ राफ्टिङ एरिया छ त्यहाँ चाहिँ ठुलो छ हो जगा त्यहाँनेर गर्दा पनि भइहाल्यो अनि मिरिकमा पनि छ बोटिङ एरिया अनि यता सिलगडीमा गजलडुबा भयो त्यहाँनेर छ है त्यहाँनेर पनि बोटिङ एरिया छ अब क्याम्पिङको लागि चाहिँ यता त्रिवेणीहरू भयो अनि सान्सानो जुन चाहिँ अब होमस्टेहरू छ अब जुन बिजनबारी साइड भयो तपाईँको यता अब पोख्रेबुङ साइड अब त्यतातिर अब क्यम्पिङहरू गर्ने अब जङ्गलहरू छ त्यहाँनेर गएर है लामातामा पनि धेरै छ अब क्याम्पिङ गर्ने जग्गाहरू त्यतातिर क्याम्पिङ गर्नु सक्नु हुन्छ अनि अब बोटिङ राफ्टिङ चाहिँ अब त्यस्तो अब दार्जिलिङमा चाहिँ त्यस्तो एभाइलेभल छैन तर अब मिरिकहरूमा हो अनि अब मिरिकमा छ बोटिङ एरिया त्यतातिर गएर चाहिँ अब उनीहरूले अब मनोरन्जन लिनु सकिन्छ